ए के अरे तपाईँकोमा अहिले फिलहाल लेटेस्ट प्लान्टहरू नयाँ कुनै आएको छ कुनै छ हजुर हजुर ए हवस् हवस् सकुलेन्ट भेराइटीहरूमा पनि छ है होइन मलाई यहाँ दोकानको लागि ए है अहिले फुलेको छ है होइन यो सकुलेन्ट भेराइटी खोज्दो रहेछ त अन्त सकुलेन्ट भेराइटी अर्किड पनि खोज्छ अन्त अर्किड चाहिँ के अरे कट फ्लावर एकदम राम्रो हुन्छ नि अर्किडको त होइन तर त्यो उयो प्लान्ट प्लान्ट ए हजुर अन्त के अरे तपाईँले कस्तो रेटले दिनु हुँदैछ हौ हेरिहेरि

ए फुलेको फुल्ने त्यो चाहिँ फुलसँग है ए तिन सौ रुपियँ गोटा है अर्किडमा चाहिँ कुन कुन छ हौ तपाईँहरूकोमा नयाँ नयाँमा ए सकुलेन्ट भेराइटीमा चाहिँ ए है ए मलाई चाहिँ अलिक दोकानको लागि अलिक चाहिएको थियो त मेरो पनि त्यही फुल सपकै फुल कै बिजनेस गर्छु तर म चाहिँ मेरो एक्जेट दार्जिलिङ टाउन नै हो हजुर दार्जिलिङ मेरो आफ्नो दोकान चाहिँ सुपर मार्केटको अगाडिपट्टि छ अँ त्यहाँनिर छ दोकान चाहिँ म चाहिँ सोच्दैछु अब भाइ तपाईँकोबाट लिइहालेँ भने चाहिँ के अरे एकपल्ट नर्सरी आएर हेरेर कस्टमरले मन पराउने कतिवटा मलाई नामहरू भनि राखेको थियो त त्यो हेरेर चाहिँ आफै हेरेर म लानु पऱ्यो है त्यो अर्किड मात्रै नभएर अरू दुनियाँ अब यो गोदावरीको पनि सिजन सुरु भयो होइन कोपिला लाग्दैछ है त्यही त गोदावरीको पनि अलिक डिमान्ड थियो त गोदावरी अनि सकुलेन्ट भेराइटी र अलिक अर्किडमा अन्त यो

ए हुन्छ हुन्छ हुन्छ